ओ श्रीजना हेर न यो कुर्ती त कस्तो दामी रहेछ क्वालिटी पनि हेरन सफ्ट न सफ्ट हो मैले तिनपल्ट जस्तो धोइसकेँ र पनि एउटा भुवाहरू आएको छैन मैले लगाएर कतिपल्ट डेली जस्तो यही लाउँछु कि कस्तो शितल कपडा रहेछ राम्रो रहेछ मलाई त पुरा मन पऱ्यो फेरि त्यहीँ गएँ भने त दुई तिनवटा ल्याइराख्नु पऱ्यो हौ तिमी पनि त्यहीँबाट किन ल पुरा मन पऱ्यो मलाई त सजिलो लाउँदा पनि हुन्छ नि अब त्यो के अरे अप्ठ्यारो पनि नहुने सजिलो खालके रहेछ मलाई त पुरा मन पऱ्यो अरूले पनि भन्यो कि मज्जाको रहेछ हेर्दा पनि राम्रो क्वलिटीको रहेछ भन्दै थियो मलाई कि मैले तर त्यस्तो पहिला त राम्रो छ जस्तो लागेन राम्रो रहेछ मलाई पुरा मन पऱ्यो